हेलो अल इन वान इस्टोरबाट बोल्दैछु भन्नुहोस् हजुर हजुर विन्टरको छ छनु चाहिँ कुरा चाहिँ यस्तो छ कि अहिले विन्टर पुरै अब लागि त हालेको छैन होइन भर्खरै अब सेप्टेम्बर महिना हो अन्त स्टक चाहिँ आएको छ धेरै नै स्टक छ तर अझै नै आउँछ आउनु चाहिँ अन्त तपाईँलाई चाहिँ कहिले चाहिएको मतलब अहिलेतिरै मतलब भोलितिर आउनुहुन्छ कि कि अलिक बादको लागि सोध्नुभएको ए हुन्छ हुन्छ एक हप्ता बाद त धेरै नै आउँछ नि स्टक अहिले चाहिँ फिल हालै हजुर होइन होइन नयाँ स्टक आउँछ नि पुरै नयाँ आउँछ नि पुरानो त्यही त त्यही छैन पुरानो प्रोडक्ट छैन र चाहिँ मैले तपाईँलाई बादको लागि सोधेको नि अब तपाईँको विन्टर भन्दाखेरि कस्तो मतलब के के चाहिँ हेर्नुहुन्छ होला हजुर हजुर ट्र्याक प्यान्ट ज्याकेट मोजा है अनि सुन्नुहोस् न ज्याकेटमा चाहिँ नि हाम्रो अहिले ज्याकेटमा चाहिँ तपाईँको फर भएको पनि छ हो बिना फर भएको पनि छ ज्याकेट एउटा त भेलभेट टाइपको एउटा कपडा हुन्छ नि पात्लो गरेर तर त्यो भेलभेटै हैन तातो त्यसले नि तातो हुन्छ बिना फरको त्यो हो अब तपाईँले लाउनु भएको होला त्यस्तो ज्याकेट होइन त्यसले नि तातो हुन्छ फर वालाले त अब तातो हुन्छै हुन्छ हो अन्त त्यो चाहिँ हाम्रो एउटा चाहिँ नर्थ फेसको छ एउटा चाहिँ लोकल कम्पनी छ अन्त लोकल कम्पनी चाहिँ अलिक सस्तो छ अन्त नर्थ फेसको चाहिँ अलिकति अब पैसा लाग्छ तर अब क्वालिटी पनि त्यस्तै पाउनुहुन्छ राम्रो अन्त तपाईँको ट्र्याकसुट जुन भन्नु भ नि ट्र्याकसुट चाहिँ नाइकीको छ हाम्रोमा कपी छ नाइकीको अब अरिजिनल त बिक्री गरिँदैन सकिँदैन हो नाइकीको कपी छ अन्त कपी चाहिँ तपाईँको कस्तो भने अब क्वालिटी चाहिँ दामी छ है हाम्रोमा त्यो जुन ट्र्याकको चेनहरूदेखि कलर भयो होइन चेन भयो त्यो चाहिँ राम्रो हुन्छ सिलाईहरू उद्रिनेहरू त्यस्तो केही टेन्सन हुँदैन अन्त मोजाहरू पनि तपाईँको फरवाला विदाउट फरवाला मोजा त्यस्तैहरू हुन्छ मफलर चाहिँ हेर्नुहुँदैन मफलर पनि है पन्जा चाहिँ अहिले आई नै पुगेको छैन एक हप्ता बाद आउँछ होला सायद मैले अर्डर त दिएको छु मफलर त छ अहिले हाम्रोमा छ भन्दा पनि आउँछ पनि छ पनि अलिलि अहिले भएकोहरू चाहिँ कति त्यो अलिक सानो सानो टाइपकै मफलरहरू साह्रै ठुलो पनि हैन ठिकैको ठिकैको चिटिक्कै परेको एउटा सानसानो मफलर छ सिङ्गल कलरहरू भयो तपाईँको डबल कलर भयो होइन लाइन लाइन भएको चेक चेकमा भयो त्यस्तोहरू पनि हुन्छ

हजुर हजुर हजुर दुइटै पाउँछ एकदम दुइटै पाउँछ हो तपाईँको कस्तो ज्याकेटको लागि तपाईँको बजेट चाहिँ कति होला टू थाउजन्ड हजुर पाउनुहुन्छ टू थाउजनसम्मनमा त तपाईँको अलिकति बढाएर पच्चिसहरू बनाउनु भयो भने चैँ नर्थ फेसको पनि पाउँछ एक दुईवटा अन्त नभए चाहिँ अब तपाईँको सत्र सय पन्ध्र सयहरूतिर यो लोकल कम्पनीहरू हुन्छ नि त्यो र अन्त अर्को बेस्ट तपाईँलाई म भन्छु कि हाम्रो उनीको पनि राख्ने गरेको छ है हामीले कि पन्जादेखि लिएर माथि लाउने सोइटरहरूदेखि लिएर उनीको पनि राख्ने गरेका छौँ उनीको पनि हेर्न सक्नुहुनेछ आएर तपाईँले हजुर हजुर तपाईँ बेस्ट भन्छु कि म तपाईँ आएर हेर्नुहोस् न ल त्यही बेस्ट हुन्छ होला नि कहिले आउनुहुन्छ हुन्छ हुन्छ आएर हेर्नुहोस न हुन्च हुन्च हुन्च हुन्च ल वेलकम